हेलो म देवान छेत्री बोलेको बाबा बोलेको म अँ अहिले त ठिकै छु अँ मासुकै भनेको थिएँ कति तपाईँको काटेको छ अहो एक सय बिस रुपियाँ गोटा होइन दसवटा चाहिएको थियो मलाई ए दस किलो दस किलो चाहिएको थियो हजुर अँ घरमा अलिकति पार्टी छ कि त्यस्को लागि ऊ यो चाहिएको थियो मलाई तपाईँकोमा हुन्छ पुग् पुग्छ होला अन्त खसी कस्तो छ

होइन कि पोटा कस्तो छ कोनि म राम्रो छ कि छैन अच्छा दस किलो मासु त्यहाँबाट पोटा तिन किलो जस्तो हालिदिनुहोस् न अन्त खसी कसरी ए अन्त पोटा कसरी अँ दुई सय तिस त्यसो भएदेखि तपाईँ बाँधिदिनुहोस् न ओजन गरेर राखिदिनुहोस् न म अँ म हुन्छ म कोही पठाउँछु नि पैसा लिएर अँ होइन प पैसा दिएरै पठाउँछु नि हजुर

खसीको मासु बेसी होइन यो दस किलो हालिदिनुहोस् अन्त कुखुराको अन्त कुखुराको पाँच किलो अन्त कुखुराको पाँच किलो हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ ल